अवश्य मानिसहरूलाई स्वस्थ रहन मदत गर्छ किन भन्दाखेरि नृत्य चाहिँ अब यति सारो रमाइलो चिज हो हैन जसमा नृत्य गर्दाखेरि चाहिँ मानिसहरूले बाहिरको टेन्सन जति पनि टेन्सनहरू छ त्यो सबै भुल्छ र बाहिरको दुनियाहरूबाट टाढा भएर एउटा नृत्य यति खुसी भएर भित्र मनले जो नाच्छ नृत्य गर्छ देखाउँछ र ऊ नाच्न साथसाथै अरू ना मानिसहरूलाई पनि हँसाउँछ नृत्यले त्यसै पनि टेन्सन फ्री गराउँछ र मानिसहरू खुसी हुन्छ र नाच्दाखेरि एकदमै स्वस्थ राम्रो हुन्छ किन भन्दाखेरि अहिले भयो जुम्बा डान्स भयो क्लासिकल धेरै डान्सहरू नृत्यहरू छ हैन जस्तो जुम्बा क्लासिकल भयो कन्टेम्पोरेरी भयो अरू त नामहरू त त्यति आइहाल्दैन थुप्रै डान्सहरू छ त्यस्तो डान्सहरू गर्दाखेरि नानी मानिसहरूको चाहिँ पसिना बग्छ र पसिना बगेको एउटा रोग पनि जान्छ र मानिसहरू स्वस्थ रहन्छ किन भन्दा पसिना बग्यो भने त सबै रोगहरू पनि मानिसहरूको जान्छ हैन अनि त स्वस्थ रहन्छ नृत्यले चाहिँ मानिसहरू एकदमै स्वस्थ रहन्छ